मैले एउटा जुत्ता किनेको थिएँ अन्त त्यसको कलर चाहिँ खराबी रहेछ अन्त त्यो जुत्ता एकदम फिट पनि भएन अन्त त्यो डुप्लिकेट कम्पनीको थिएछ त्यो जुत्ता अन्त अर्जिनल पिस भनेर किनेको तर डुप्लिकेट रहेछ कुनै आउटफिट लुगाहरूसँग पनि मिलेन लुगाहरूसँग पनि म्याच नगर्ने खालको रहेछ अन्त त्यो जुत्ता चाहिँ एकदम राम्रो भनेर किनेको तर नराम्रो रहेछ